मैले फ्लिपकार्टबाट मेरो सम क्लथ्सहरू मैले अर्डर गरेको थिएँ अनि एकदमै राम्रोभन्दा पनि राम्रो आएको छ त्यसको क्वालिटी अनि त्यसको रेटको हिसाबमा चाहिँ क्वालिटी चाहिँ एकदमै राम्रो छ अनि त्यस त्यो लुगाहरू मैले है धेरै खेप अर्डर अर्डर गरिसकेँ अनि मैले पाइ पनि सकेको छु अनि जति पनि मैले अर्डर गरेको लुगाहरू भयो ब्यागहरू अनि सुजहरू जस्ट लाइक घरकै प्रडक्टहरू जुन जुन युज गर्ने युजफुल कुराहरू मैले अर्डर गरेको थिएँ अनि एकदमै राम्रोभन्दा पनि राम्रो आएको छ अनि म एकदमै खुसी छु अनि म अझै अझै यो यो समानहरू छ है जति पनि मलाई चाहिने समानहरू छ म जहिले पनि फ्लिपकार्टबाट नै अर्डर गर्छु अनि अर्डर गर्छु अन्त यो प्रडक्टहरू जति पनि यो फ्लिपकार्ट अनि अरू अरू अनलाइन अनलाइन सपहरू पनि हुन्छ तर म चाहिँ फ्लिपकार्टमा नै प्रिफर गर्दछु अनि फ्लिपकार्टमा एकदमै राम्रो प्रडक्टहरू आउँछ अनि मलाई मलाई पनि खुसी हुन्छ अन्त र धेरै प्रडक्टहरू मैले मँगाइसकेको छु अनि म मेरो भाइ बहिनी दिदीहरूलाई पनि यही फ्लिप फ्लिपकार्टबाट नै अर्डर गर्नु भनेर भन्छु किनभने त्यहाँबाट चाहिँ एकदमै त्यसको क्वालि़टीहरू त्यसको प्रडक्टै राम्रो आउँछ अनि मलाई एकदमै असाध्यै मनपर्छ